गाउने क्रममा शरीरको अनि अनुहारको स्वभाव भन्नपर्दा गीत जस्तो प्रकारको छ त्यस्तै अनुहारमा पनि त्यस्तै झलकहरू देखापर्छ यदि अलिक एकदमै इन्टरटेनिङ एकदमै जोसिलो गीत छ भने अनुहारमा पनि त्यसै जोसको एकदमै शरीरहरू हल्लिएर होइन अनि मज्जाले नाच्दैँ गाउने गर्छु अनि अलिक सेन्टिमेन्टल गीतहरू छ भनेदेखि नै अनुहार त्यसै पनि त्यो अनुहारको भाका पनि परिवर्तन भइहाल्छ अलिकति उदासिलो अनि एउटा के भनौँ शान्त भावमा गाउने गर्छु